सहरी र ग्रामीण विद्यालय बिचमा खाडल भिन्नात र के छ भने सहरको जस्तो फेसिलिटीहरू ग्रामीण ग्रामीणको विद्यालयमा पाइँदैन जस्तो सहरी के अरे विद्यालयमा ठुलो ठुलो ल्याबहरू हुन्छ अडियो भिजुवलहरू हुन्छ प्लेग्राउन्डहरू हुन्छ तर त्यस्तो ग्रामीण विद्यालयमा चाहिँ त्यस्तो फेसिलिटीहरू हुन्न अनि सहरी विद्यालयको जस्तो ग्रामीणमा जस्तै धेरै धेरै पढेको के अरे शिक्षकहरू पनि हुँदैन र त्यसमा पढाइहरूमा पनि धेरै नै भिन्नता पाइन्छ सहरीमा त सहरीको जस्तो विद्यालयमा चाहिँ अब राम्रो राम्रो एजुकेटेड शिक्षकहरू हुनुहुन्छ त्यही लागि राम्रो राम्रो विद्यालयहरू हुन्छ सहर र ग्रामीणमा चाहिँ यही भिन्नता हुन्छ